हेलो अँ ए नमस्कार नमस्कार भाइ सुन्नुहोस् न यो अहिलेको लेटेस्ट एकदम कोटको डिजाइनहरू तपाईँकोमा कस्तो कस्तो किसिमको बनिन्छ हौ सुटको लागि एकदम लेटेस्ट कोटहरू क्याउ एकदम सुटको दामी दामी खालको सिलाइहरू चाहिँ तपाईँकोमा कस्तो हुँदैछ हौ कस्तो छ अहिले तपाईँलाई त याद होला नि त किनभने तपाईँले त थुप्रो गर्नु हुन्छ अहिले कुन चाहिँ को सिजन बेसी छ हेर्नुहोस् न अँ अँ अँ अँ अँ मेरै लागि कि अँ मेरै लागि अब अँ मेरै लागि बनाउने र अब छोराको लागि पनि अब यसो सादी हुनेवाला जस्तो छ अब छोराले पनि बनाउँछु उसलाई त बनाइदिनै पऱ्यो होइन अन्त छोराको लागि पनि अन्त मेरो लागि पनि त्यसको लागि तपाईँलाई यसो कन्ट्याक गरेको कस्तो कस्तो डिजाइनहरू चल्दैछ अहिले कस्तो कस्तो छ हो अब तपाईँहरूको अच्छा अँ अँ अँ अँ अँ अँ अँ अँ अँ अँ अँ होइन साह्रै ब्यागी पनि अहिलेको डिजाइनमा अब त्यति अहिलेको अब लेटेस्ट ऊ त्यसमा त साह्रै त्यो ब्यागी पनि राम्रो हुँदैन एक समय थियो त्यसको त्यसको त अलिक सिजन अफ भएको छ होइन अहिले अच्छा अँ अँ अच्छा अच्छा अँ अँ अँ हुनु त अब हामीलाई भन्दा तपाईँहरूलाई नै बेसी याद होला त्यसको विषयमा किनभने तपाईँले त थुप्रो बनाउनु हुन्छ थुप्रो आउँछ तपाईँहरूकोमा कस्टमरहरू हो कुन चाहिँ डिजाइन कस्तो डिजाइन भन्ने कुराहरू तपाईँहरूलाई नै याद छ कस्तोले कस्तो लगाउँछ र

अच्छा अँ अँ अँ अच्छा अच्छा अच्छा अँ अँ अँ अँ अँ अँ अँ अच्छा कपडा चाहिँ कुन चाहिँ कम्पनीको ल्यायो भने राम्रो हो कपडा चाहिँ अँ होलिस्टरले अलिक ए अच्छा अच्छा अच्छा अच्छा अच्छा ओके ओके